विगतको तुलनामा वर्तमान समयमा हाम्रो देश भारतवर्षले अस्पताल र स्वास्थ्य क्षेत्रमा धेरै नै प्रगति गरेको छ जति जति देशले तकनिकी क्षेत्रमा विकास गर्दै गयो उति उति अस्पताल र स्वास्थ्य क्षेत्रमा पनि तकनिकी विकास भएर गएको हामी अनुभव गर्न सक्दछौँ एक समय क्षय रोग कालो ज्वरो झाडा पखाला जस्ता रोगहरूले मानिसहरूको मृत्यु हुन्थ्यो भने वर्तमानमा स्वास्थ्य क्षेत्रमा उच्च प्रगतिको फलस्वरूप अहिले अस्पतालहरूमा यी रोगहरू समान्यरूपमा निको हुने गर्दछ अहिले स्वास्थ्य क्षेत्रमा भएको चरम प्रगतिको कारणले नै मृगौला मुटु आँखा जस्ता मानीय मानवीय अङ्गहरू प्रतिरोपण कार्य पनि सहज हुँदै गइरहेको छ रोगका उपचारको निम्ति केन्द्रीय एवम् राज्य सरकारहरूले विभिन्न किसिमका औषधीय तकनिकी एवम् अन्यान्य सुविधाहरू देशका आम नागरिकका निम्ति पनि उपलब्ध गराएका छन् भने गरिबी तप्कादेखि मुनिका मानिसहरूको निम्ति स्वास्थ्य साथी कार्डहरू जस्ता बिना मुल्य उपचार हुनसक्ने पद्धतिहरूको विकास गरेर अहिले स्वास्थ्यको क्षेत्रमा गरिबहरूले पनि निःशुल्क रूपमा स्वास्थ्य जाँच गराउने अनि औषधी एवम् तकनिकी सहायता प्राप्त गर्नसक्ने भएका छन् यो दुई हजार उन्नाइस दुई हजार बिस एक्काइसको कोरोना महामारीमा भारतीय केन्द्रीय सरकार एवम् राज्य सरकारले निःशुल्क भेकसिनहरूको सुविधाहरू उपलब्ध गराएर सम्पूर्ण देशवासीको निम्ति ठुलो हितको कार्य गरेका छन् यदि यस्तो नभएको खन्डमा हाम्रा देशमा पनि अन्यान्य गरिब मुलुकहरू झैँ मृत्यु दरमा वृद्धि हुन सक्थ्यो साथै देशका नागरिकहरूले स्वास्थ्य क्षेत्रमा यी निःशुल्क खोपहरू नपाएका खन्डमा आर्थिक रूपले पनि ठुलो क्षति बेहोर्नु पर्ने हुन्थ्यो तर समय रहँदै भारत सरकारको सचेतताको कारणले गर्दाखेरि यति ठुलो महामारीमा पनि हाम्रो हाम्रो देशले धेरै कम्ती क्षति बेहोर्नु पर्यो र यो वर्तमान सरकारको एउटा ठुलो उपलब्धि हो भन्न सकिन्छ अहिले घडी देशको कुना काप्चामा अस्पतालहरूको निर्माण एवम् स्वास्थ्य शिविरहरूको निर्माण गरिदिएर आम नागरिकहरूलाई पनि स्वास्थ्य क्षेत्रमा स्वास्थ्य उपलब्धिहरू प्राप्त गर्नसक्ने कार्य एवम् अझ थप योजनाहरू पनि लागु भइरहेको छ अनि यसो गर्नु सक्नु देशको एउटा स्वास्थ्य क्षेत्रमा ठुलो उपलब्धि हो भन्न सकिन्छ अझै पनि बिकट स्थानहरूमा स्वास्थ्य वाहनहरू उपलब्ध हुन नसक्नु देशमा रोगको तुलनामा डाक्टरहरू एवम् नर्सहरू पूर्णरूपले उपलब्ध हुन नसक्नु को कारणले गर्दाखेरि देशले अझ पनि पूर्णरूपले स्वास्थ्य क्षेत्रमा पूर्ण उपलब्धि प्राप्त गर्न सकिरहेको छैन र यदि स्वास्थ्य क्षेत्रमा डाक्टर एवम् नर्सहरू असल उपलब्धि गराउन सके यी कुराहरूको लाभ देशका आम नागरिकले पाउन सक्थे होला भन्ने मलाई लाग्छ